हेलो सर

ए हजुर सर हजुर सर भन्नुहोस् न सर सर प्र्याक्टिस त अहिले त एकदमै अहिले त हुँदैछ सर प्रायः प्रायः म प्र्याक्टिसमै छु सर अहिले त हजुर हजुर सर अहिले डाइटमा त राम्रै छ प्रायः प्रायः अब डेली नै ब्रेकफास्टमा त तपाईँको चाना दिन्छ त्यस्तै प्रकारले अब लन्चमा पनि राम्रै छ अनि डिनर पनि अहिले त राम्रै दिँदैछ हप्तामा कम्ती भनेको पनि दुईपल्ट त तपाईँको मिटहरू दिन्छ त्यस्तै प्रकारले बिहान ब्रेकफास्टमा प्रत्येकलाई नै अबबो मिल्कहरू छ त्यस्तै प्रकारले चानाहरू दिइरहेकै छ सर अन्त स्ट्यामिनाको त साह्रै प्रोब्लम हुन्छ जस्तो लागेको छैन समस्या हुन्छ जस्तो लागेको छैन सर प्रायः प्रायः सबै राम्रै नै छ केटाहरू त्यस्तो इन्जुरीहरू पनि कोही पनि छैन सबै नै अहिले फिट नै छ सर त्यसले गर्दाखेरि यो जुन अपकमिङ जुन म्याचहरू छ राम्रै हुन्छ होला भनेको सर म पनि त्यत्तिको फर्ममै छु सर